जस्तै हामीले यहाँ फुटबलको प्रतियोगिता राख्यौँ भने कसै खेलाडी घाइते भयो भने त्यसका लागि आशा कर्मीहरू छन् अनि हेल्थ सेन्टरहरू खोल्ने खोलेको छ यहाँ हस्पिटल छन् अनि हस्पिटल पुऱ्याउन नसकेको खण्डमा हामी पहिले त फर्स्ट एड लगाउने गर्छौँ फर्स्ट एड बक्सको लगाउने गर्छौँ गाउँमा पाइने जस्तै तितेपाती भयो पाखन बेत भयो यस्ता कुराहरू जहाँ चाहिँ चोट लागेको छ त्यहाँ चाहिँ हामी लगाउने गर्छौँ सपोज साँपले काटेको खण्डमा चाहिँ हामी साँप जहाँ काटेको छ त्यहाँ डोरी लगाएर विष नफैलियोस् भन्नको कारणले डोरी लगाएर चाहिँ अस्पतालमा पुऱ्याउने गर्छौँ